बैनी यो अलैँची खेतीको बारेमा चाहिँ अलिकति भनिदिनु होस् न यसलाई कुन समयमा रोपिन्छ है कुन समयमा उठाउँछ यसको फल कसरी फल्छ र यसको बिक्री गर्दाखेरि कसरी बिक्री गर्नुहुन्छ मतलब दाम कति पाउँछ यसको त्यो पनि भनिदिनु होस् न अलैँची चाहिँ नि बिच अब पानी चाहिन्छ यसलाई होइन यसले गर्दाखेरि चाहिँ यसलाई जुनदेखि रोप्नुपर्छ होइन रोपेर सुरु गर्छ अब जब पानी एकदमै चाहिन्छ त्यसले गर्दाखेरि पानी भएकै समयमा चाहिँ रोप्नुपर्छ होइन पानीहरू पर्दाखेरि बर्खामा रोपेर अलैँचीलाई चाहिँ नि अब पुरानो बोटै निकालेर चाहिँ रोप्नुहोस् है यसको अलगै सिडहरू चाहिँ रोप्दैन होइन त्यही पुरानो अलैँचीको बोटलाई नै निकालेर होइन त्यसलाई नै फारेर चाहिँ रोप्नुपर्छ होइन यो अलैँची चाहिँ अन्त बेसी जस्तो चाहिँ अब यस्तो पाखा पाखा भएको जमिनमा रोपेको चाहिँ राम्रो हुन्छ होइन किनभने अलैँचीको फेदमा चाहिँ पानीहरू जम्यो भने त्यो बोटमा चाहिँ कुहिन्छ होइन त्यसले गर्दा चाहिँ राम्रो फल्दैन होइन यसलाई चाहिँ दुईपल्ट जस्तो चाहिँ फाँड्नुपर्छ होइन फाँडेर यसको बोटहरू चाहिँ सफा गर्नुपर्छ र सुकेको अलैँचीको त्यो पताहरूलाई चाहिँ काटेर निकाल्नुपर्छ फाँड्नुपर्छ त्यसको बोटको वरिपरि चाहिँ सफा राख्नुपर्छ होइन यो अलैँची चाहिँ अन्त याद गर्नुपर्छ त्यहाँदेखि यसको त भाउ पनि राम्रो छ होइन अब पहिला पहिला त कति अ यस्तै पन्ध्रहरूसम्म जान पन्ध्र सौहरूसम्म जान्थ्यो अहिले त अब त्यस्तो भाउ छैन तर पनि अब राम्रै हुन्छ होइन यसलाई चाहिँ अब यसलाई राम्रोसँगले स्याहाऱ्यो भने अब राम्रै फल्छ बेला बेलामा मलहरू लगाएर याद गर्नुपर्छ होइन यो यो चाहिँ अगस्तमा टिप्नुपर्छ होइन टिपेर चाहिँ यसलाई चाहिँ टिप्नुपर्छ त्यहाँदेखि टिपेर यो अलैँचीलाई चाहिँ छोडाउनुपर्छ होइन छोडाएर चाहिँ मजाले छ सबै छोडाइसकेपछि यसलाई चाहिँ ठुलो यस्तो के भन्छ भ भट्टी भन्छ होइन भट्टी त्यो बनाएर त्यसमा चाहिँ आगो ठुलो ठुलो आगो बेसी आगो लगाएर अनि यसलाई चाहिँ यस्तो पारको यस्तो सुकाउने हुन्छ होइन सऱ्याङ यस्तो के भन्छ यसलाई त्यसमा चाहिँ सुकाए सुकाउनुपर्छ होइन सुकाएर त्यहाँदेखि चाहिँ यसलाई बेच्नुको लागि रेडी हुन्छ